हेलो हजुर हो त ए हजुर ए तपाईँको नानी बिमार भयो म दुध त राम्रै बेच्छु है अब गाउँको दुध हो एकदम ताजा दुध हो राम्रै दुध हो म त राम्रो दुध बेच्छु आफ्नो है अन्त अब त्यो

पत्ला त छैन त्यो पत्ला त हुनै सक्दैन अब है मैले नै अब घरबाट आफ्नो दुध हो त्यो त अब त्यो त हुनै सक्दैन है अब हेर्नुहोस् दुधले चाहिँ ज्वरोहरू चाहिँ आउँदैन फर्स्ट चाहिँ छातपातहरू पनि हुँदैन है दुधले चाहिँ तपाईँले नै नानीलाई अब नानीहरू त स्कुल जान्छ होला अब के के दिनु हुन्छ होला है त्यही त्यही भएर पनि छात अँ अन्त दुध फाट्यो भने त तपाईँले त दुध पकाउँदा उम्लेर फाट्यो भने त तपाईँले त त्यो दुध त नानीलाई त खुवाएन होला अँ हजुर ए हजुर अब दुध चाहिँ अब मज्जाले नै बेच्ने हो बिहानकै दुध हो अब दुध त अब दिउँसोको ल्याउँदैन बिहान बिहान बेच्दै आउँछु होइन म त अब त्यही भएर दुध त राम्रै छ अब दुध फाट्यो हरे तपाईँले उम्लिँदाखेरि फाट्यो भन्नुभयो होइन तर त्यो फाटेपछि त दुध त दिनु भएन होला नानीलाई होइन र अन्त कसरी नानी बिमार अँ दुध त दिनु भएन नि त तपाईँले फाटेपछि त दुध त दिनु भएन कसरी बिमार भयो नानी छातपात भयो अरे ज्वरो आयो अरे अन्त किन दिनु त्यो त तपाईँको गल्ती हो तपाईँले दिनु भएछ त्यो फाटेको देखी देखी पनि हो कि त्यो मेरोबाट पनि लु गल्ती भयो हरे तर तपाईँले त गल्ती छ त्यहाँनिर दुध फाटेछ तपाईँले देख्नु भइरहेको छ तर पनि नानीलाई दिनु भएन नि त तपाईँले त्यो दुधहरू तपाईँले भर्खरै भन्नुभयो तपाईँले दुध दिनुभयो भनेर तपाईँले दिनु हुन्थेन नानी बिमार हुँदैन दुध त तपाईँले त मेरैबाट लिनुहुन्छ अरू त कहाँबाट लिनुभयो भन्नुहोस् त लु एकदम हजुर हुन्छ हुन्छ थ्याङ्कयू